बाइक चलाउँदा सधैँ ध्यानमा राख्नु पर्ने कुराहरू चाहिँ के के हो भने चाहिँ अब फर्स्ट त हेलमेट भयो होइन हेलमेट हामीले जहिले पनि बाइक चलाउँदाखेरि लाएर चलाउनु पऱ्यो र अब त्यसै अब लामो बाइकमा लामो यात्रातिर जाँदाखेरि हामीले बाइकको टायरहरू ठिक छ कि टायर ठिक छ कि छैन चेक गर्नुपऱ्यो टायर ब्रेक लुकिङ ग्लासहरू भयो मबिल गेयरओयलहरू भयो ठिक छ कि छैन चेन्ज गर्नु चेक गर्नुपऱ्यो यदि ठिक छैन भने पनि हामीले तेल्लाई चेन्ज गरेर ठिक पारेर लानु पऱ्यो र बाइक चलाउँदाखेरि धेरै स्पिड नकुदाएर आफूले कन्ट्रोल गर्नु सक्ने स्पिडहरू अब कुनै पनि आपतकालहरू आउँदाखेरि चाहिँ आफूले सम्हाल्नु सक्ने सम्हाल्नु सक्ने क्षमतामा राखेर कुदाउनु पऱ्यो र हामीले अब बाइकहरू कुदाउँदाखेरि जहिले पनि फुल पेन्ट भयो सु फुल टी सर्टहरू लाएर कुदाउनु पऱ्यो र साथ साथै फस्टएड किट पनि एउटा सानो भए पनि फस्टएड किट पनि आफ्नो साथमा लिएर हिड्नु पर्ने हुन्छ यसैगरी यात्रा गर्दाखेरि आफ्नो ड्राइभर लाइसेन्स भयो गाडीको कागज पत्रहरू इन्सुरेन्स पल्युसनहरू सबै एकदम ठिकसँगले बनाएर सधैँ आफ्नो साथमा लिएर हिँड्नुपर्छ